हामीले फुलबारी अब खेतीपाती जोगाउनको लागि चाहिँ अब अहिले दबाई अब केमिकल नलगाई हुँदैन दबाईपानी नगरी हुँदैन त्यसले गर्दाखेरि हामीले यो मेटासिट थाइडिन यस्तो हो यस्तो चाहिँ इस्तेमाल गर्छौँ किराहरू मार्नको लागि अन्त अब बोट पौधाहरूलाई बचाउनको लागि अब यो भिटामिनहरू पनि लगाइने गर्छ कतिपय यो भिटामिनहरू दबाईहरू पाइन्छ त्यस्तै उपचार गर्नुपर्छ